अँ हेलो दाजु अँ मलाई चाहिँ नि यस्तो वेस्ट बेङ्गालको चाहिँ नि अलिकति घुम्नु मन लागेको थियो र म चाहिँ नि यता केरेलाबाट बो बोलेको अँ यो चाहिँ मेरो फर्स्ट टाइम हो

हुन्छ त्यो त नि अरू त के अझै अरू अरू जग्गाहरू

ए हजुर अँ हुन्छ त्यस्तोमा पनि अँ हुन्छ त्यता पनि अझै अरू अरूमा त के राम्रो राम्रो जग्गाहरूको नाम

हजुर अँ

अँ हुन्छ त्यस्तोमा पाहाडहरू मलाई राम्रो नि लाग्छ पाहाडहरू मनपर्छ

अँ अँ त्यतै हजुर हजुर अँ अँ हुन्छ

ए हुन्छ यस्तै दुई तारिक

ए हुन्छ अँ त्यो उयो गाडी भाडा चाहिँ कति जस्तो पर्छ होला तिन चार हजार अलिकति कम्ती हुँदैन

अँ यो दुई तारिकजस्तो आउँछु नि